हेलो हजुर सुन्दैछु भन्नुहोस् न ए हजुर हो त ला के बिमार भयो होला नि मिस बोल्नुभएको हो ला के भयो मिस हजुर

हुन्छ हुन्छ म आउँछु कि उसलाई नि मिस उसलाई उयो हेरिदिनु होस् न पानीहरू खुवाइदिँदै गर्नुहोस् र म गाडी लिएर आउँछु कि अनि सिधै हस्पिटल लिएर जान्छु नि होइन डक्टर त देखाएको थिइनँ कि उसलाई खानाहरू त त्यति रुचाएको थिएन अस्ति भर्खर सर्दीमार्गी लागेको थियो कि त्यहाँदेखि चाहिँ हजुर ए हुन्छ हुन्छ त के त्यसलाई अलिक उयो भएको थियो अस्ति सर्दीमर्गी लागेको थियो कि अन्त त्यो मैले मार्गीको दबाई दिएँ एन्टिबायोटिकहरू पनि खुवाएको थिएँ डक्टर देखाइनँ आफैले खुवाएँ नि त घरमा अन्त त त्यहाँदेखि अन्त त्यहाँदेखि यता चाहिँ खान यो खान त्यति मन गरेकै थिएन होइन र मेरो त्यहाँदेखि आउनेवाला साथी होइन अन्त आजै बिहान घरमा पनि अलिक बिसन्चो जस्तै थियो अन्त अघि म लन्च खुवाउनु त आएको थिएँ नि मिस कि लन्च खुवाइवरी त फर्केको म लन्चहरू त लन्चहरू त त्यति राम्रो त खाएन खान त तर त्यस्तो त केही थिएन अघिसम्म त कसैसँग झगडा त परेन त्यही त मिस कसैसँग साथीहरूसँग झगडाहरू परेको छैन रहेछ हजुर होइन म चाहिँ अब कोही साथीहरूसँग झगडा परेर अब डरले पनि त्यस्तो फेन्ट भएको हो कि बिमारहरू त त्यस्तो साह्रो फेन्ट नै हुने खालको त हजुर हजुर ए हुन्छ मिस राखिदिँदै गर्नुहोस् न एकछिन कि म एउटा गाडी गरेर चाहिँ लिएर आउँछु नि अन्त आएर चाहिँ एकैचोटि हस्पिटलै जाऊँ जानुपऱ्यो है आइहाल्छु मिस म आइहल्छु निस्किहालेँ हुन्छ हुन्छ थ्याङ्क्यु मिस राखेँ ल